हेलो बाबा नमस्ते कस्तो छ अहिले ए म त आउनु पनि पाएको छुइनँ अहिले पेटहरू कस्तो छ हौ खाने कुराहरू खाने कुरा रुच्दैछ खाने कुरा रुच्दैछ ए उयोहरू भएको छैन भुँडीहरू दुख्नु डाइरियाहरू मासीहरू परेको छैन ए मासु मासु कतिको खान मन लाग्दैछ ए मासु खानु हुँदैन है तपाईँले ल धेरै अब अब अब तपाईँहरू बुढाबुढी भएको मन्छे हो मासु धेरै खानु हुँदैन एक्सार्साइजहरू गर्नु सक्दैन पच्दैन हो अन्त बरुभन्दा सब्जीको सुप खानु मजाले गाजर बिटहरूको सुप खानु दुई टाइम खानु भात बरु कम्ती खानु भात कम्ती खानु गाजर बिटको सुप चाहिँ धेरै खानु अन्त सब्जीहरू धेरै खानु रोटीहरू बनाएको छ भने एउटा दुईवटा रोटी खाएर सब्जी चाहिँ धेरै खानु हो अन्त सुपहरू खानु अन्त अहिले हा हातखुट्टाहरू लल्याकलुलुक भएको छ कि छैन भएको छैन मैले त्यो अस्ती तपाईँलाई त्यो डाइट चार्ट बनाएर पठाइदिएको थिएँ घरमा त्यही अनुसारले खान दिँदैछ हेलो ए मैले त्यो तपाईँको डाइट चार्ट बनाएर खाना के के खानु बिहान बाह्र बजी के खानु भनेर बनाएर पठाइदिएको थिएँ त्यही अनुसार दिँदैछ ए बेलुका राति उदो फ्रुट्सहरू नखानु ल साँझ बाह्र बजीदेखि उता फ्रुट्स नखानु त्यसले पनि डाइरिया गराउँछ चिसो लागेर हो अन्त फ्रिजको ट्याक्कै नखानु जति सक्दो तातो बेसी तातो पनि होइन ठिकैको तातो मन तातो पानीहरू पनि चिसो ट्याक्कै नखानु तातो पानी पनि मन तातो खानु तातो पानी हो सेलाएको हो भनेर नखानु ल अन्त मासु एकदमै कम्ती मासु खाइहालेछ भने यसो एक पिसहरूजस्तो खानु त्यहाँदेखि बेसी नखानु बरु झोल हालेर बनाउनु भन्नु सुप खानु मासुको पनि अलिअलि नै ल फेरि बेसी खायो भने पनि त्यो टयलेट कडा हुन्छ ए अँ बेसी नखानु पनि ए खाइराख्नु खानु त हुन्छ कि खानु केही हुँदैन खानु कि तर कम्ती कम्ती चाहिँ खाइरहनु अन्त त्यो ग्रेभी मसालाहरू भएको चाहिँ नखानु रस लगाएर

पिरोहरू खान हुँदैन ट्याक्क अन्त ल लु अब अब राम्रोसँगले याद गर्नु आफ्नो म भयो भने अर्को हप्ताहरूतिर आउँछु ल बाबा ल हुन्छ